दार्जिलिङ जिल्लाको कुरा गर्नै पर्दा के भन्न चाहन्छु भने दार्जिलिङ जिल्ला एक अद्भुत राम्रो जिल्ला हो भारतको म बङ्गालको भन्न चाहदिनँ किनभने दार्जिलिङ जिल्ला जतिसक्दो मेरो बाबा बाजेले भन्नुभएको थियो कि दार्जिलिङ जिल्ला ब्रिटिस हरूले छोडेर गएको

ब्रिटिसले यहाँ आएर धैरै राम्रो राम्रो ठाउँ हरे अन्त भारतमा सबैभन्दा पहिले बत्ती आउने ठाउँ नै दार्जिलिङ जिल्ला हो र संसारमा प्रसिद्ध भएको छ दार्जिलिङको धेरै कुराहरू जस्तै चियापत्ती भयो दार्जिलिङको संसारभरि प्रसिद्ध छ दार्जिलिङको हेरिटेज टोय ट्रेन भयो दार्जिलिङ संसारभरि प्रसिद्ध छ दार्जिलिङको टिक काठ संसारभरि नै प्रसिद्ध छ यता सबै महानुभावलाई याद भएकै कुरा हो र ब्रिटिसहरूले यो छोडेर गएको ठाउँ हो र पहिला एकदमै शान्तिपूर्ण एकदमै कम्ती घरहरू भएको ठाउँ हो हरियोले एकदमै हरियो परियो हावा पानी एकदमै राम्रो भएको ठाउँ हो र यहाँका मानिसहरू संसारका कुनै सबैभन्दा संसारका सबै देशहरूभन्दा देशहरूभन्दा देशहरूमा बस्ने मानिसहरूभन्दा दार्जिलिङको मानिसहरू बेग्लै थिए उनीहरू एकार्कासित मेल मिलाप गर्थ्यो झैँझगडा नगर्ने एकदमै सोझो ढाट्न नजान्ने छल्न नजान्ने मारकाट गर्न नजान्ने खालि आफ्नै काम गरिरहने आफ्नै जीविका चलाइरहने र उहाँको ठुलठुलो शब्दहरू पनि थिएन र दार्जिलिङको इतिहास चियापत्तीको इतिहास चाहिँ एकदमै राम्रो छ चाइनाबाट स्यानो बिरुवा लिएर ब्रिटिसहरूले यस ठाउँमा एकपल्ट ट्राई गरेको थियो हुन्छ हुँदैन हुँदैन तर पछि यहाँ मात यहाँ नयाँ चायपत्ती राम्रो भएको कारण दार्जिलिङभरि मान्छेलाई चिया रोप्न लगाए र राम्रो उत्पादन गर्न लाए यसरी दार्जिलिङको पोलिटिक्सबारे म केही भन्न चाहन्नँ